जब हाम्रो बिचारधाराहरू मिल्दैन त्यस बेला कुनै व्यक्तिसँग काम गर्नको निम्ति हामीलाई धेरै नै गाह्रो पर्छ तरै पनि त्यो कुनै समयमा हामीले यस्तो व्यक्तिहरूसँग पनि काम गर्नुपर्छ अनि मैले पनि यो भोगेको छु त्यस बेला कसरी त्यसलाई समाधान गर्नुपर्छ भन्दाखेरि त्यस बेला पर्सनल जुन चाहिँ उसको विकनेसेस छ त्यो विक्नेसेसहरूलाई हामीले जजमेन्टल हुनु भएन त्यसलाई हामीले ओभरलुक गरेर उसको पोजिटिब कुराहरूलाई अनि उसको जुन चाहिँ स्ट्रेन्त छ त्यो त्यो स्ट्रेन्तलाई थाहा पाएर उसले कुन चाहिँ काम गर्नु सक्छ त्यो समस्यालाई हामीले बुझेर उसँगको उसको जुन चाहिँ स्ट्रेन्त छ त्यससँग हामीले काम गऱ्यौँ भने हाम्रो समस्यालाई समाधान गर्नु सक्छौँ साथ साथै त्यो कामलाई पनि हामी सफल गर्न सक्छौँ अनि मैले पनि यसै गरेको छु कि पर्सनल व्यक्तिगत नगएर प्रोफेसनली नै मैले यसलाई गरेको कारणले गर्दा हामीले कुनै पनि एउटा कामलाई चाहिँ सफल तुल्याउन सकेका छौँ